हाम्रो यहाँको नजिकको हस्पिटल छ निम्ति हस्पिटल हो हाम्रो यहाँको हस्पिटलमा सबै इलाजहरू राम्रै हुन्छ दबाईहरू फ्री नै दिन्छ सिजरहरू गर्नुपर्यो भने चाहिँ हुँदैन सिजरहरू चाहिँ अलिपुर लानुपर्छ अलिपुर लान्छ काटेको घाउहरूको सिलाईहरू गर्छ एक्सरेहरू गर्छ

अर्को यो कतिवटा चिजहरू चाहिँ गर्छ मलाई त्यत्ति भन्नु आउँदैन अरू त्यो सिटी स्केन के के भन्छ तिनीहरू सबै अलिपुर लान्छ यहाँ गर्दैन यहाँ खालि त्यही गर्छ सिलाईहरू चाहिँ गर्छ प्रेसरहरू नाप्छ प्रेसरहरू जोखाउँछ नाप्छ सानो ठुलो बिमारीहरूको लागि चाहिँ यहाँ इलाज हुन्छ ठुलो ठुलो जो अब त्यो सिजरहरू के के उयोहरू गर्नु छ सिटी स्केनहरू भने चाहिँ अलिपुर लान्छ यहाँ गर्दैन दबाईहरू फ्री पनि दिन्छ यहाँ फ्री पनि हुन्छ यहाँ हाम्रो यहाँ राइमटाङदेखिको टाढो छ जानुपर्ने चाहिँ आधी घन्टा जस्तो लाग्छ आधी घन्टा एक घन्टा जस्तै लाग्छ